मलाई चाहिँ मेरो जन्मदिनको अवसरमा चाहिँ मेरो साथीहरूले सानैदेखिको पनि हातले बनाएको कार्डहरू चाहिँ दिई नै रहेको हुन्थेँ तर यसपालि भन्नु पर्दाखेरि चाहिँ मेरो एउटा बङ्गाली साथीले चाहिँ मलाई हातले बनाएको एउटा क्रस्टिजको सामान दियो त्यो चाहिँ मलाई एकदमै मनमा छोयो भावनात्मक लाग्यो त्यो चाहिँ अब किनेर दिएको सामान भन्दाखेरि चाहिँ ज्यादा भावनात्मक हुन्छ अधिक भावनात्मक हुन्छ अनि त्यो हातले बनाएको कार्ड हातले बनाएको सामानहरूमा चाहिँ भन्दाखेरि त्यो चाहिँ एउटा कस्टमाइज टाइपको भन्ने कुरा पनि हुन्छ जुन चाहिँ मान्छे बाहिरबाट क किनेको कुरा जति नै महँगो भए पनि त्यो चाहिँ हुँदैन पैसा भएको जसले पनि किन्न सक्छ तर हातले बनाएको कुरा भनेको चाहिँ त्यो चाहिँ मेरै लागि बनाएको उसकै लागि बनाएको जसको लागि बनाउँदैछु त्यो भन्ने चाहिँ एउटा हुन्छ त्यो भावनात्मक मूल्यले बनाएको हुन्छ मेन कुरा त अहिलेको समयमा समय नै समय दिएर बनाउनु भनेको नै ठुलो कुरा हो त्यही कारण पनि ज्यादा मूल्य हुन्छ त्यसको